हेलो ए को हो माइली बोले माइली बोलेको हो माइली हो डाँडा घरे माइली ए अन्त यसपालि के यो माघे सग्राँतीको लागि त रेडी गर्नु पर्यो नि त पुसे मेलाको

होइन कि सुन न माइली तिमीले के के छर्यौ यसपालि ए ए

ए लगायौ है

ए तिमीलाई साँचि मटरको बिउ ल्याइदिऊँ साइँली मटरको बिउ मेरोमा छ है राम्रो खाले सरकार सरकारी छ कि मटर रोप्छौ भने मटर रोप्छौ भने म मटरको बिउ ल्याइदिन्छु हो तर अब अलिक बेसी चाहिँ बेसी छ जमिन चाहिँ अलिक ओगट्छ हो अब मेहनत चाहिँ मेहनत छ अब त्यो गरे भयो अब तरुल भयो हर्दी रोप्यौ हर्दी ए हो त्यसो भने नि तिमीले त्यो उयो गर कि सागलाई चाहिँ यसो गर्दा राम्रो हुने रहेछ हौ साइँली सुन त साइँली त्यो सागलाई चाहिँ नि तिम्रो गोबरमा अलिकति त्यसको सिड हुन्छ नि जुन चाहिँ त्यो गोबर भित्र हाल्यो कि अन्त यस्तो भित्ता हुन्छ नि देवल लगाएको त्यसमा छ्याप छ्यापी हिर्काउनु पर्दो रहेछ कि मैले यहाँ छोराको युट्युबमा हेरेको हौ हो छ्याप छ्याप हिर्काउनु पर्दो रहेछ कि त्यो गोबर सुके पछि त त्यहीँबाट मजाले पलाउँदो रहेछ नि त हो मेरोमा हेर्नु आउनु कुन दिन फुर्सद हुन्छ आऊ हो आऊ न अरे तिमी त आउन त छोड्यौ अन्त आम्मामामाम् ए ल ल ल ल पक्का आऊ है सागको बिउ लिन्छ लान्छौ भनी चाहिँ आइहाल ल ल ल ल ल